ए हजुरलाई मैले ट्याक्सीको लागि कल गरेर मलाई यो दस माइल गुम्बा हट्टामा लिनु आउनु भनेको थिए है तर कुनै कारणले गर्दाखेरि म बाहिर जानु पऱ्यो है जसमा कि अहिले म माथि दुर्पिन दुर्पिन डाडा क्यानटिनमा छु है तपाईँले मलाई मैले हिजो कल गरेर भनेको थिए मलाई पिकअप गर्न आउनुहोस् भनेर तर म केही कारणले गर्दाखेरि म माथि दुर्पिनमा छु अहिले है सो तपाईँले भन्नुहुँदैथ्यो अब मतलब एउटा टाइम चाहिँ भनिदिनुहोस् भनेर त्यो टाइम चाहिँ किन भनेन भन्दा चाहिँ यही कारणले गर्दाखेरि किनभने म कतिबेला हिड्नुपर्छ भन्नेकुरा मलाई थाहा हुँदैन होइन जस्तो कि आज म यहाँ छु दस माइलमा छु मलाई केही कारणले गर्दाखेरि मलाई दुर्पिनमा जानु कोही कोही बेला अचानक जानु पर्छ निस्किनु पर्छ त्यसले गर्दाखेरि मैले तपाईँलाई हिजो त भनेको थिएँ क्याबको लागि होइन तर धेरै कारणहरू थियो म त्यहाँबाट अचनाक राति निस्किन पऱ्यो निस्केर म अहिले त्यहाँनिर छु र साथीहरूसँग पनि म दुर्पिनबाट पनि साथीहरू लिएर मलाई दार्जिलिङ जानु छ दार्जिलिङबाट दार्जिलिङ जानुको लागि मैले तपाईँलाई ट्याक्सीको लागि भनेको थिएँ होइन तर त्यसले गर्दाखेरि तपाईँले अलिकति म चार्ज बेसी नै दिन्छु होइन तपाईँलाई अलिकति फेर बेसी नै दिन्छु तर बढाएर लिनुहोस् तर मलाई मेरो केही प्रबलमहरू थियो होइन त्यसले गर्दाखेरि रातिको दस बजी म त्यहाँबाट हिडेँ तपाईँलाई मैले वाचा त गरेको थिएँ यो जग्गामा लिन आउनुहोस् भनेर मैले तपाईँलाई भनेको त थिए तर मैले तपाईँलाई केही कारणले गर्दाखेरि कल गर्नु सकिन फोन गरेर बताउन सकिन रातिअचानक निस्किनु पऱ्यो घरबाट केही इनसिडेन्ट भयो है त्यसले गर्दाखेरि म तपाईँलाई अर्को साथीको फोन नम्बर दिन्छु त्यहाँबाट तपाईँ दस माइलबाट मेरो साथीलाई मेरो साथीहरूलाई पिकअप गर्दै यहाँ मेरो दुर्पिनमा पनि मेरो साथीहरू छ तिन चारजना तिन चार हामी पाँचजना हुन्छौँ पाँचजनालाई तपाईँले आएर पिकअप गरिदिनुहोस् है प्लिज किनकि मेरो साथी तपाईँले एकजाना त्यो दस माइलबाट उठाइदिनुहोस् है दस माइलबाट उठाइदिनुहोस् प्लस यस्तै अब अहिले कति बज्यो अहिले बाह्र

टुवेल्भ थर्टी भएछ तपाईँ टुवेल्भ थर्टी एक बजीसम्ममा चाहिँ मेरो यहाँनिर आइदिनुहोस् न है माथि दुर्पिनमा म अहिले दुर्पिन क्यानटिन दुर्पिन क्यान्टिनमा छु अब एक बजी चाहिँ म यहाँबाट निस्केर तपाईँलाई कल ब्याक गर्छु कल ब्याक गरेपछि तपाईँ माथि बुचरीमा आइदिनुहोस् न है यता बुचडी डाडामा यहाँबाट मेरो साथीहरू पनि छ एक दुईजाना साथीहरूलाई पनि म लिएर जाने हो मलाई दार्जिलिङ जानु पनि इम्पोर्टेन्ट नै छ त्यसले गर्दाखेरि सरी तपाईँलाई मैले हिजो भनेको जग्गाबाट तपाईँले मलाई पिक अप गर्न सक्नुभएन म त्यहाँनिर म हुनु सकिन त अलिकति तपाईँलाई दुख दिए दुख भयो तर पनि केही भएको छैन मलाई ट्याक्सी फेर सबै म मिलाउछु है मेरो साथी एकजना चाहिँ त्यहाँ दस माइलबाट चढ्छ म तपाईँलाई उसको नम्बर फरवार्ड गरिदिन्छु त्यहाँबाट तपाईँले साथीलाई ल्याएर माथि गुम्बामा आइदिनुहोस् न है